हाम्रो गाउँमा हस्पिटल छैन हाम्रो यता बिमारीहरू भयो भने हस्पिटलै पुऱ्याउनु पर्छ बजारै अन्त यहाँ स उयो कर्मचारीहरू आउनु हुन्छ पानीहरू छोपेर राख्नु यस्तो भन्नुहुन्छ अन्त हामीलाई धेरै राम्रो छ अब आएर उना उन उनीहरूले धेरै सहायता गर्छ पञ्चायतहरूले पनि पानी पऱ्यो भने भल पहिरो गयो भने यसो हेरिदिनुहुन्छ आएर सर सफाई गरिदिनु हुन्छ अन्त उनीहरूले धेरै कुरोमा सहयोग गर्नु हुन्छ हामीलाई